हामी यहाँ चाहिँ न्युजपेपरहरू नि आउँदैन यहाँनिर हामी त हेर्नु हेर्दैनौँ भ्याउदिनँ बगानमा हिँड्नुपर्छ र कोही कोही बेला फोनतिर आउँछ त्यतिखेर चाहिँ हेर्छु त्यो पनि त्यति हेर्नु पनि भ्याउदिनँ त्यो कामको बेसी चापले गर्दा त्यही भएर चाहिँ न्युजको बारेमा त केही पनि थाह छैन